बिरुवाहरू त हामी प्रायः त हामी किनेर त ल्याउँदैनौँ तर् घरमै बनाउँछौँ किनभने मेरो घरमा चाहिँ सानोतिनो नर्सरी नै छ र फुलको कटिङहरू हामी बर्खामा चाहिँ फुलको कटिङहरू गरेर पुरा सार्छौँ सानो सानो पटहरूमा बिरुवा लगाएर चाहिँ त्यसलाई अलिक ठिक्कको ऊ यो भएपछि चाहिँ हामी अर्को गमलामा सार्छौँ त्यसरी चाहिँ हामी कटिङहरू गरेर चाहिँ हामी त्यसरी बनाउँछौँ र हाम्रो घरमा चाहिँ अब थुप्रै प्रकारको फुलहरू छन् किनभने हाम्रो मेरो हसब्यान्डले चाहिँ फुलहरूको एकदम सोखिन हुनुहुन्छ उहाँले पुरा फुलहरू रोप्नुहुन्छ बाहिर बाहिरबाट पनि किनेर ल्याउनु पनि हुन्छ मगाउनु पनि हुन्छ र घरमै पनि हाम्रो सानोतिनो नर्सरी नै छ फुलहरू एकदमै हामी रोप्छौँ र के अरे बिरुवाहरू चाहिँ किनेर पनि ल्याउनुहुन्छ तर प्रायः चाहिँ हामी किन्दैनौँ किनभने घरमै भएको फुलहरूलाई नै कटिङ गरेर सानो सानो बिरुवाहरू बनाउँछौँ र अरू आउनेहरूलाई पनि माग्नेहरूलाई हामी त्यही दिएर पठाउँछौँ र